हाम्रो क्षेत्रमा चाहिँ जिओ एयरटेल अनि भोडाफोन सिम चल्छ अनि यस क्षेत्रमा चाहिँ सबभन्दा राम्रो इन्टरनेट चल्ने चाहिँ जियो हो अनि यो जियोमा यो नोक डाँडा पेम्लिङ साइडपट्टि छ टावर त्यसले चाहिँ हामीलाई धेरै राम्रो नेट चलाउँनमा हामीलाई सहयोग गरिरहेको छ